हल्लो ए हो म बसिरहेको छु त तिमी ए अँ अनि त यत्तिकै घरमा तिमी के गर्दैछौ अहिले ए मास्टर्स गर्दैछौ ए अँ मैले त सकेँ नि अस्ति भर्खर ए अँ ए हैन हैन अँ ए अहिले त म फिजिकल फिटनेसपट्टि एकदम ध्यान दिने भएको छु नि ए तिमी ए तिमीले अहिले गरेको छैनौ ए अँ बिहान बिहान अब कुद्नु जान्छु हो अनि त बाटोमा त्यो अब खुल्ला ग्राउन्ड छ हाम्रो तलनेरि अनि त आरएसएसको दादाहरूले योगा पनि गराउनु हुन्छ अनि त त्यहीँ के भन्छ बिहान पाँच बजेदेखिन् सात बजेसम्मन् चाहिँ हामी योगा गर्छौँ अँ अँ अँ ब्याक पेनहरू पुरा ऊ यो के भन्छ रिलिफ हुँदौरहेछ हौ योगाले एकदम फाइदा देखेँ योगा गर्नु चाहिँ मैले अँ त्यो जिउहरू पनि नलाग्दो रहेछ हो अनि त एकदम के भन्छ बिहानै गरेपछि चाहिँ अब दिनभरि नै के हुन्छ फ्रेस भइराख्दो रहेछ हौ मान्छे नि अनि त पुरा अरू काम गर्न पनि पुरा जाँगर चल्दो रहेछ हौ अँ अँ अँ हैन नि अनि त बिहान अब त्यो चिसो लाग्छ भनेर कहाँ नगर्नु नि अनि त अँ बिहान अब ज्याकेटहरू लगाएर जानुपर्छ अनि त गर्नुपर्छ ए अँ ए तिमी पनि आउने भोलिदेखिन् ए ल ल ल हैन त्यहाँ नयाँ छ भने केही भन्नु हुँदैन कि जस्ट अब त्यहाँ आफ्नो म्याट चाहिँ लानुपर्छ योगा गर्ने अँ अँ भइहाल्छ नि आउन तिमी पनि नभए भोलि बिहान हाम्रो घरमा आउन सँगै जानुपर्छ भइहाल्छ ए ल ल ल म भन्दिन्छु नि ल ल ल ल